भारतका आधिकारिक भाषाहरूको विषयमा भन्नुपर्दाखेरि चाहिँ जस्तै तेलेगु मणिपुर आसाम मेघालय हाम्रो अब यो जातिअनुसार जस्तो अन्य भाषाहरू जस्तो मणिपुरी भाषाहरू छन् होइन र अब यसमा अब बोलिने आफ्नै आफ्नै जात जात जातको अब मान्छेहरूको बहुभाषिक भए तापनि भारत चाहिँ एउटा बहुभाषिक देश हो र यसमा थुप्रै भाषाहरू छन् जसमा आफ्नो आफ्नो ठाउँ अनुसारको त्यहाँको बसोबासो अनुसारको भाषाहरू बोल्ने गर्दछन् र सर्व भारतलाई नै पूर्ण भारतलाई नै हेर्दाखेरि चाहिँ हामीले त्यसमा चाहिँ हिन्दीमा चाहिँ हामीले हिन्दी चाहिँ हाम्रो राष्ट्रिय भाषा हो जस्तो अब यो वेस्ट बङ्गालमा बङ्गाली भाषा बोल्नेगर्छ मणिपुरमा मणिपुरी भाषा आसाममा आसामिस भाषा तर अब जस्तै एकजना नेपाली मान्छे आसाममा गयो भने त्यहाँको भाषा सिकेर आसामिस भाषा पनि बोलिरहेको हुन्छ जस्तो तामिलनाडूमा गयो भने त्यहाँको भाषा तामिल भाषा सिकेर त्यो भाषाहरू पनि बोलिरहेकै हुन्छ होइन जस्तो नेपालीले बङ्गाली भाषाहरू जस्तो बङ्गालमा बसेकोले गर्दा बङ्गाली भाषा पनि बोलिरहेको नै हुन्छ हिन्दी भाषाहरू पनि बोलिरहेकै हुन्छ र र सब सबैलाई समग्रमा हेर्दाखेरि चाहिँ हाम्रो भारतको भाषा चाहिँ हिन्दी हो जसले चाहिँ हामीले सजिलो प्रकारले आफ्नो जीवनयापन गर्नु सकिरहेका छन्